हेलो के गर्नु हुँदैछ ए अन्त बारीमा के के लाउनु भएको छ

ए अन्त त्यो केही उपाय गर्नु भएन ए अन्त सागसब्जी छैन होला है बारीमा ए अन्त खोर्सानीहरू रोप्नु भएको छ खोर्सानीहरू हजुर अन्त के अरे त्यो किरा कमिला लाग्यो होला हौ फेदमा हजुर ए म त त्यही सागसब्जी केही छ कि भनेर फोन गरेको थिएँ ए रायोको सागको बिरुवा छैन तपाईँसँग हजुर अन्त यसो रायोको सागको बिरुवा भयो भने अलिक दिनुहोस् है मुलाको साग छ ए हजुर मुला चाहिँ राम्रै भयो होला ए

अन्त त्यो के अरे आलुहरू त रोप्नु भएको छैन होला

हुन्छ हुन्छ मेरो त बारीमा केही उयो भएको छैन सबै लगाए कि त खुइलिएर कमिला लागेर मो सबै भुर्कुट भइरहेको छ सिमल तरुल लगाए बाँदरले सकिहाल्यो अन्त त्यो अलिअलि खोर्सानी रोपेको थिएँ त्यो पनि कमिलाले सकिहाल्यो अन्त अहिले केही छैन